म जब कालिम्पोङमा जन्म भयो हुर्किँदै बढ्दै गएँ र बढ्दै जाँदा स्कुल पनि पढ्थेँ साथै म बाबाले दुध दुहुनु हुन्थ्यो त्यो दुध लिएर डेरी जान्थेँ तिन लिटर छ भने चार लिटर त्यस्तो बताउँदै पैसा पनि कमाउने गर्थेँ साथै स्कुलबटा आएर घाँस काट्नु जान्थेँ र बाबाले खसी काट्नु हुन्थ्यो घरमा सत्र अठारवटा खसी बाख्रा थियो आठ नौवटा गाई गाई गो बाच्छाहरू थियो र सबैलाई घाँस काट्नुपऱ्थ्यो र स्कुलबाट आएर घाँस खाट्नु जान्थेँ र खसीको मासु राखेको हुन्थ्यो त्यो लिएर जान्थेँ जङ्गलमा र उतै आगो फुकेर पकाएर खान्थेँ घाँस काट्थेँ अनि यहाँ घर आउँथेँ र घाँ आएर घ घाँस लिएर आएपछि खाना आमाले बनाउनु हुन्थ्यो म पढ्नु बस्थेँ र त्यसो गर्दै बाबाले बिहान दुध दुहीदिने त्यो दुध लिएर डेरी जाने डेरीबाट आएर स्कुल जान्थेँ त्यस्तो गरेर बित्दै बित्दै थियो र यतापट्टि म पढिसके फेरि भाइ पढ्दै थियो कान्छा भाइ र बहिनी चाहिँ त्यहीँ टाढा नजिकैको स्कुल पढ्यो र छोडि र भाइ पढ्दै थियो र पढ्दै पढ्दै एकदिन बर्खाको बर्खामासमा खोलामा आउँदाखेरि डुबेछ डुब्दा बहिनीले देखेर गएर बचाउनु त बचाइ तर ऊ आफै डुबेर कानमा बलुवा पस्यो र भाइ ठिकै छ कालिम्पोङमै छ बहिनीको कानमा चाहिँ बलुवा पसेर अहिले राम्रो सुन्दिन र म यता सिलगुडी छु उनीहरू कालिम्पोङ छन् र त्यसमा अब यता मैले पशुप्राणीमा पनि सहायता गरेँ बाबालाई गाई गोबर सोर्नु घाँस काट्नु दाना दिनु सबै काम गर्थेँ त्यहाँ त्यसो गर्दा गर्दै बाबा ड्युटी जानुहुन्थ्यो पिडब्लुडी डिपार्टमा काम गर्नुहुन्थ्यो र काममा जानुहुन्थ्यो म स्कुल पढ्थेँ त्यसो गरेर बितायौँ र पछि गएर काम पाएँ र म मैले विशेष गरेर जुन चाहिँ मैले एउटा ज्ञान पाएँ अहिलेको जुन प्रकारको मेरो ज्ञान छ कि कस्तो प्रकारले परिवारमा बस्नु कस्तो प्रकारले हामीले घर संसार चलाउनु त्यो सम्बन्धमा मैले त्यति ज्ञान पाएको थिइनँ तर त्यसदेखि मेरो भाइ माइला काम्ने हुँदाखेरि एउटा गुरु आउनुभयो गुरुले मलाई दिक्षा दिनुभयो त्यो दिक्षा लिएर मैले माछा मासु त खान छोडेँ खान्थेँ खसी र माछा खान्थेँ तर खानु छोडेँ बाबा खसेपछि पुरै छोडेँ र दिक्षा दिएर जब भाइ पनि तयारी भयो काम्ने तयारी भयो र म पनि यता मलाई सुकुना पठायो र त्यहाँ आएँ र मैले कालिम्पोङमै हुँदा गुरु दिक्षा लिएर केही कुराहरू मैले सत् कर्म कसरी गर्नुपऱ्यो मनुष्य भएर त्यो ज्ञान लेको थिएँ गुरु दिक्षाबाट पछि सिलगुडी आएपछि मलाई मिलान मोडमा भजन केन्द्र कन्भेनर पनि बनाए र साथै म बालविकास गुरु भएँ र नानीहरूलाई शिक्षा दिक्षा दिनुथालेँ र त्यसको साथसाथै त्यहाँको कन्भेनर भएर हप्तामा एकपल्ट नगर सिंह किर्तन गर्थ्यौँ र नानीहरूलाई बालविकासको नानीहरूलाई पिकनिक वनभोज गराउँथ्यौँ र खाता किताब खाता पेन्सिल बाढ्ने गर्थ्यौँ त्यस्तो प्रकारले त्यहाँको भजन केन्द्रहरू चल्दै थियो गाउँमा भजन गर्थ्यौँ त्यस्तो हुँदाहुँदै मिलान मोड छोडेर कोलाबरी आएँ कोलाबरी आएपछि यहाँनेरि मलाई फेरि कोलाबरीमा पहिला शिक्षा संयोजक बनाए पछि गएर मलाई आध्यापिक संयोजक बनाएर अहिले राखेको छ र त्यसमा सुश्री सत्य साई सेवा अर्गनाइजमा सबैभन्दा ठुलो कार्य नै सेवा हो र सेवा हामी गर्छौँ अर्कालाई कसरी हुन्छ दु खबाट बचाउनलाई के प्रकारले सेवा गर्दा हुन्छ त्यो गर्छौँ लुगा बाड्ने काम गर्छौँ अन्न बाड्ने काम गर्छौँ यो सत् श्री सत्य साई सेवा अर्गनाइजमा र त्यसले गर्दाखेरि यहाँनेर सबै सेवा अर्गनाइजमा छन् सबै कोलाबरी प्राय नै श्री सत्य साई अर्गनाइजमा छन् र छ अरू धर्महरू पनि के के छ कतिवटा व्यक्तिगत धर्महरू तर त्यसमा भन्दा सबैभन्दा ठुलो धर्म नै यहाँ श्री सत्य साई सेवा अर्गनाइज छ यसमै छ यसमा बालविकास छ बालविकास सेन्टरै पाँचवटा भएको छ र पाँचवटामा मिलान मोड पहिलो दोस्रो खैजरा तेस्रो गुल्मा सिसोडाङ्गी चौथो गुल्मा र पाँचौ कोलाबारी पाँचवटा बालविकास सेन्टर चल्छ र भजन यहाँनेरि भजनहरू नाच किर्तनहरू ठुल ठुलो कार्यक्रमहरू हुन्छ कमसेकम यहाँ कन्फेरेन्स हुन्छ सालमा एकपल्ट ठुलो कन्फेरेनस हुन्छ छब्बिस जिल्लाको मान्छेहरू यहाँ आउँछन् छब्बिसवटा यस जिल्ला अरे छब्बिसवटा समितिको मान्छे भेला हुन्छन् कमसेकम पाँच हजार जिल्लै अल इन्डिया कार्यक्रमहरू पनि हुन्छ कोही कोही बेला र विशेष गरी स्टेट कार्यक्रम बेसी मात्रामा स्टेट र जिल्ला सबभन्दा बेसी जिल्ला कार्यक्रम हुन्छ र यहाँनेरि सबैमाथि प्रेम बढाउनु शिक्षा दिनु प्रेम बढाउनु सेवा गर्नु यो हाम्रो निर्देश छ र श्री सत्य साई सेवा अर्गनाइजमा यो निर्देश छ त्यो निर्देश अनुसार हामी चल्छौँ सबैलाई सेवा गर्नु सबैलाई माया गर्नु सबैलाई दया गर्नु र भित्र केही पनि सहयोग गर्नु त्योहरू कुरोहरू हामीले गर्छौँ र यसबाटै मैले एउटा यति राम्रो ज्ञान पाएँ र मैले कसैलाई नराम्रो सोच्दिनँ कसैलाई नराम्रो नराम्रो भन्दिनँ र सबैलाई प्रेमभावले बोल्नु हिँड्नु डुल्नु सबै गर्छु र आज जस्तै परे पनि सबैजना सेवा गर्नुमा तत्पर छन् यहाँका जुन चाहिँ यहाँका मानवहरू छन् जतिजना छन् सबैले सेवा गर्छन् र हरेक कार्यक्रममा भाग लिन्छन् र विशेषतः साई अर्गनाइजले नै यहाँनेरि साई अर्गनाइज नै बेसी ठुलो रूपमा यहाँ छ दोस्रो चाहिँ यहाँ शिव मन्दिर छ शिव मन्दिरमा चाहिँ विद्या पाठ हुन्छ विद्या संस्कृत विद्या पाठ हुन्छ त्यहाँ संस्कृत विद्यालय छ र त्यहाँ नानीहरूले त्यहाँ पनि पढ्छन् त्यहाँ हामी त्यहाँ पनि जान्छौँ र श्री सत्य साई सेवा अर्गनाइजमा यहाँ कोलाबरीमा नि बस्छौँ र यहाँ त हाम्रो पर्मनेन्ट हो सधैँ भरिको लागि जबतक हाम्रो जीवित शरीर तबतक हामी रहन्छौँ नै र यस्तै छ यो प्रकारले विशेष त मेरो यही नै हो र यहाँको कार्यक्रमहरू यस्तै प्रकारले चल्दैछ र भविष्यमा पनि च जबतक रहन्छ तबतक चलाउँछु यति भन्दै मेरो यो भनाइ